यो नेपाली भाषालाई साहित्य कविता कलात्मक अभिव्याक्तिको अन्य रूपहरूमा कसरी प्रयोग गरिन्छ भन्दा साहित्यको विभिन्न विधाहरू हुन्छ जस्तै कविता भयो कथा भयो उपन्यास नाटक काव्य खण्डकाव्य यस्तो विभिन्न साहित्यको विधाहरू हुन्छ त्यसमा त्यसलाई रसिलो मिठो बनाउनको लागि छन्द अलङ्कारहरूको प्रयोग गर्न सकिन्छ यसको लय शैलीले मिठास भर्न सकिन्छ प्रतीक बिम्ब व्याकरणिक विचलनहरूको प्रयोग हुन्छ अनुकरण शब्दहरू जस्तै प्याच्च क्वाच्च जुरुक्क थचक्क यस्तो शब्दहरू प्रयोग गरेर यसको छुटै विशेषता छ नेपाली भाषामा अनि उखान तुक्काहरूले एकै लाइनमा कति कुराहरू भन्न सकिन्छ जस्तै काने गोरुलाई औँसी न पूर्णे जुन जोगी आए पनि कानै चिरेको यस्तो कतिपय उखान तुक्काहरूले भन्न खोजेको कुरालाई पुष्टी पार्नु सकिन्छ लोकोक्ति गाउँखाने कथा विराम चिन्ह धेरैवटा एकदमै धनी भाषा भनौँ यसमा यसलाई मिठास भर्नुको लागि हामीले धेरै कुराको प्रयोग गर्न सक्छौँ अभिव्यक्ति जस्तै चिसो भन्ने शब्द प्रयोग गर्नु पऱ्यो भने त्यसको लयले नै हामीले त्यो कतिको चिसो भनेर पुष्टि गर्नु सक्छौँ चिसो धेरै चिसो चिसो ठिहिराउने चिसो हात काटिने यस्तो प्रकारले जस्तै उच्चारणमा पनि त्यसको अनुमान लुकेको हुन्छ